मैले होइन अब यु ट्युब नेपाली च्यानलमा चाहिँ यो हेर्छ गरिमा इन्टर्टेन्मेन्ट पदम भन्ने छ त्यहाँ यस्तो हसाउँछ पनि आफूलाई दुःख लागिरहेको छ भने पनि गरिमा इन्टर्टेन्मेन्ट हेर्यो भने त अब हँसाएर मारिदिन्छ पनि अब त्यो च्यानलमा त अन्त लुमिन ब्लग भन्ने छ त्यसमा चाहिँ अब डेली लाइफ अपडेट देखाउँछ अन्त हिन्दी हिन्दीमा चाहिँ मलाई त्यो एम टिभी र कलर्स मन पर्छ किनकि एमटिभीमा चाहिँ स्प्लिट्सभिलाहरू को देखाउँछ अनि स्प्लिट्सभिला देखाउँछ लभ स्कुल देखाउँछ स्प्लिट्सभिलामा त यस्तो झगडा गर्छ केटीहरू होइन यस्तो झगडा पर्छ पनि त्यो झगडा परेको मन पर्छ त्यो लभ स्कुलमा त्यही फेरि अब कपल्सहरू आउँछ कपल्सहरूले आफ्नो त्यहाँ के प्रब्लम चलिरहेको हुन्छ त्यो बताउँछ अन्त त्यसमा जजहरू हुन्छ त्यो जजहरूले त्यहाँ अब तिनीहरूलाई भन्छ यस्तो यस्तो गर तिमीहरूको रिलेसनसिपको लागि राम्रो हुन्छ यस्तो यस्तो भन्छ अनि बिग बोसमा चाहिँ उयो एउटा बिग बोसमा चाहिँ अब एउटा घर जस्तै हुन्छ त्यसमा अब कन्टेस्टेन्टहरू बस्नु पर्छ त्यसमा चाहिँ सेलिब्रेटीहरू आउँछ होइन अब सेलिब्रेटीहरू आउँछ अन्त कति तिन चार महिनाको लागि बस्नु पर्छ त्यसमा चाहिँ अन्त तिन चार महिनाको लागि बस्नु पर्छ अनि तिन चार महिनाको लागि बसेर अब त्यसमा अब आफ्नो जुन चाहिँ पर्सनालिटी छ त्यो देखाउनु पर्छ र अब कसलाई बेसी जनताले अब माया गर्छ कसलाई बेसी अब मन पराउँछ तिनीहरूको पर्सनालिटीलाई होइन हौ तिनीहरू नै लास्टमा तिनीहरूले जित्छ आफ्नो त्यहाँ अब सबभन्दा मेन चाहिँ हो पर्सनालिटी देखाउनु पर्ने बिग बोसमा चाहिँ अन्त अब त्यो त्यसमा चाहिँ अब जसको बेसी फ्रेन्ड फोलोइङ छ त्यसले जित्छ हो त्यस्तो हुन्छ त्यसमा चाहिँ अब स्पिट्सभिलामा चाहिँ अब टास्कहरू हुन्छ होइन त्यो उयो भन्छ डम्पिङ ग्राउन्डहरू हुन्छ होइन त्यस्तोमा सर्भाइभ गर्नु पर्छ अन्त टास्कहरू जितेर आफ्नो कनेक्सनहरू खोज्छ त्यहाँ चाहिँ त्यस्तो छ मलाई चाहिँ अब यो च्यानलहरू अब हेर्नु मन पर्छ अनि हिन् यो स्टार गोल्डहरू हेर्छ स्टार गोल्ड जी सिनेमा पिक्चर मुभिहरू हिन्दी मुभिहरू हेर्छ होइन अन्त कोही कोही बेला चाहिँ आइपिएल अहिले त आइपिएल चल्दैछ आइपिएल हेर्छ स्टार गोल्डमा अन्त आइपिएल हेर्नु मजा लाग्छ अब बाबासँग हेर्छ आइपिएल चाहिँ मजा लाग्छ पनि आइपिएल हर्नु त अन्त बाबाहरू अर्कै टिम हुन्छ म अर्कै टिम अनि आइपिएल हेर्दा हेर्दा राम्रो लाग्छ